हेलो बहिनी के गर्दैछ तिमीहरू सबै ठिकै छ जाती नै अन्त नि उयो के पो अरे लुगाहरू हेरेको थिएँ कि एउटा कुर्ती मज्जाको गरममा लाउने खालको तिमीहरू पनि किन्ने हो भने चाहिँ नि फोटो पठाइदिन्छु वाट्सएपमा मनपर्यो भने भन न ल किनेर पठाइदिन्छु